अस्ति मलाई साथीले एउटा उपन्यास किन किन किन भन्दैथ्यो किन्नु त किनेँ तर पैसै खर्च गएको जस्तो मात्रै भयो एकदम शब्दहरू पनि बुझ्नु कठिन पर्यो त्योभन्दा राम्रो त अन्य किताबहरू किनेको भए र ठिक हुन्थ्यो त्यसमा त मेरो पैसै खेरो गएको जस्तो मात्रै भयो